हाम्रो दार्जिलिङ जिल्ला भित्र राजनैतिक सामु सङ्गठनहरू धेरै छन् है पार्टीहरू धेरै छन् पार्टी पोलिटिक्सहरू हाम्रो दार्जिलिङ भित्र त्यसमा अब कति पार्टीहरूले हाम्रो अब फुटबलको म्याचहरू हुँदा हामीले उनीहरूलाई लेटर चिठी दियो भने है उनीहरू चिफ गेस्ट भएर आउँछन् त्यति बेला हामीलाई गोली म्याच हुँदा फेरि डोनेसनहरू गरिदिन्छन् हल्का अन्त त्यो लाते भकुन्डो को प्रतियोगी प्रतियोगिताहरू हुँदा है उनीहरूले अब कति राजनैतिक सङ्गठनहरूले सामानहरू जुटाइदिन्छन् जस्तो कि अब कतिले बल दिन्छन् कतिले अब नेटहरू दिन्छन् कतिले के दिन्छन् कतिले ट्रफिहरू डोनेट गरिदिन्छन् धेरै छन् राजनैतिक सङ्गठनहरू उनीहरूले अब हामीलाई सहयोगहरू धेरै पुऱ्याउँछन् अब यो खेलकुद अब स्पोर्ट्सहरूपट्टि प्रति